हेलो यो मिठाई दोकान हो ए हजुरको दोकानमा चाहिँ मेरो चाहिँ बाबा र मम्मीको पचासौँ एनिभर्सरी थियो बिहा गरेको चाहिँ पचास वर्ष भएको हो अनि उनीहरूको चाहिँ सेलिब्रेसनको लागि चाहिँ मलाई मिठाई चाहिएको थियो तपाईँकोमा उयो छ मिस्टी हो अन्त गुलाब जामुन रसगुल्ला हो अन्त उयो के भन्छ ड्राई केकहरू चाहिएको थियो नि त मलाई अन्त तपाईँको दोकानमा सबै पाउँछ भनेर मैले सुनेको थिएँ कि त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको नि

भोलि छ हो भोलि चाहिँ एनिभर्सरी हो मेरो मम्मी र बाबाको चाहिँ त्यही भएर हल्का सेलिब्रेसन गरिदिनुको लागि चाहिँ अन्त उयो चाहिँ उयो के भन्छ रसगुल्लाहरू चाहिँ कसरी केजी छ हौ तपाईँको दोकानमा ए हजुर ड्राई केक कसरी छ तपाईँकोमा

हजुर ए मलाई ए अलिकति मलाई अलिकति मलाई डिस्काउन्ट चाहिँ गरिदिनु पऱ्यो ल तर अलिकति डिस्काउन्ट चाहिँ गरिदिनुहोस् ल म सबै लान्छु ड्राई केक थुप्रो सामान लानु पनि छ हो अन्त म तपाईँकैबाट सबै सामानहरू लैजाउँ मिठाईहरू चाहिँ तपाईकै दोकानबाट जे जे पाउँछ हो मैले भनेकोहरू त्यो त्योहरू चैाहिँ तपाईँको दोकानमा छ भनेर मैले सुनेको थिएँ नि त अन्त तपाईँकै दोकानबाट लान्छु हल्का डिस्काउन्ट चाहिँ गरिदिनुहोस् न ल म तपाईँलाई नि भरे बेलुका कन्फर्म गर्छु नि ल भरे बेलुका एकपल्ट कल गर्छु कि अन्त म भन्छु नि ल हुन्छ हुन्छ हुन्छ